यहाँ हाम्रोतिर चाहिँ गाडीको असुविधा छैन र हमी नजिकतिर जानु पर्यो भने हामी रिक्सा अटोतिर जान्छौँ टाढो अब टाढो टाढो जानु पर्यो भने चाहिँ हामी बसमा अन्त सवारी त्यस्तोतिर जान्छौँ साह्रै टाढा जानु पर्यो भने चाहिँ हामी ट्रेनमा चढेर जान्छौँ भयो